हेलो गुड मर्निङ सर हजुर म अहिले अलिक सन्चै छु हजुर सर अलिक अलिक दिन अगाडि मलाई थ्रोट पेन हुँदैथ्यो कि त्यसले गर्दाखेरि अलिकिति रेस्टमा चाहिँ म बसेको थिएँ हजुर

अँ सर हाम्रो हाम्रो कोच चाहिँ को हुन्छ होला हामीलाई ट्रेन गराउने ब्रिजेश सर सर हुनुहुन्छ ए त्यसो भएर हुन्छ म ट्राई गर्छु नि है जतिसक्दो अँ हाम्रो त्यो त स्कुल क्याप्टनले नै राखेको जस्तो लाग्छ सर त्यो फ्ल्याग पनि स्कुल क्याप्टनले नै राखेको छ होला उसले सायद धुनु लोगेको थियो होला घर हजुर वान मन्थ चाहिँ भयो हुन्छ सर हुन्छ हुन्छ हजुर घरमा सन्चै छ अनि सर स्कुलमा चाहिँ अब त्यो गेम्सपट्टि चाहिँ के छौ फुट्बलबाहेक अरू ए हजुर त्यही त म त सुनेको थिएँ हाम्रो स्कुलले त डिस्ट्रिक्ट डिस्ट्रिक्ट टुर्नामेन्टमा पनि जित्यो अरे भन्दै थियो हो हुन्छ सर म तपाईँलाई उयो इन्फर्म गर्छु नि है